भारतवर्षमा धेरै धर्महरू छ हिन्दू मान्ने मुस्लिम क्रिस्चियन धर्म मान्ने पनि छ हामी सबै धर्ममा आफ्नो गाउँमा हाम्रो हिन्दू धर्म मान्ने बुध बुद्धिस्ट धर्म मान्नेहरू छ हामी गुम्बा पनि जान्छौँ पूजाहरूमा चन्दा दिन्छौँ हाम्रो हिन्दू धर्मको धर्ममा पनि उनीहरू आउँछ चन्दाहरू दिन्छ पूजाहरू गर्छ हामी पनि गुम्बाको लागि चन्दा दिन्छौँ हाम्रो पुराणहरू उनीहरूले आएर सुन्छ बस्छ पूजाहरू गर्छ हाम्रो मन्दिरमा हामी धर्मको आदर गर्छौँ हामी सबै धर्मलाई ए एउटै सम्झिएर भेदभाव नराखी हामी भेद पूजाहरू गर्छौँ सबैलाई राम्रो गर्छौँ सबै धर्मको मान्यता नै हामी गर्छौँ हामी कसैमा छुटाउँदैनौँ भेदभाव राख्दैनौँ हाम्रो ठाउँमा त्यही भएर धेरै हिन्दू र बुद्धिस्ट धर्म मान्नेहरू छ यहाँनिर सबैमा बराबरी पूजाहरू गर्नु चन्दा दिनु लिनु हामी बराबरी सबैमा गर्छौँ कसैमा तलमाथि गर्दैनौँ क्रिस्चियन धर्म मान्नेहरू पनि छ तर पनि हामी उनीहरूलाई आदरै गर्छौँ मा राम्रै सम्झिन्छौँ राम्रै मान्छौँ हाम्रो गाउँमा

पि किराँतीहरू पनि छ उनीहरूको उयसमा पनि हामी चन्दाहरू दिन्छौँ उनीहरूको आद आदरै गर्छौँ उनीहरूको धर्ममा पनि पूजाहरूमा चन्दा पनि दिन्छौँ